गुड मर्निङ कति छ तिम्रो पर्सन्टेज एटेन्डेन्सको त्यो त एकदम तिम्रो कम्ती भएछ त अन्त त्यो त अन्त इग्जामको लागि त सेभेन्टी फाइभ एभप चाहिन्छ पर्सन्टेज अब तिमीले इग्जाम बस्नु पाउँदैन नि यो त तिम्रो कम्ती भएछ हो अब एकपल्ट तिमीले स्कुलमा आएर चाहिँ अँ प्यारेन्ट्स लिइकन आउन अन्त स्कुलमा पेरेन्ट्ससँग बात गर्नुपर्छ तिम्रो

अन्त तिम्रो सेभेन्टी फाइभ एभप हुनुपर्ने पर्सन्टेज हो नि त तिम्रो एकदम कम्ती रहेछ अन्त